कला यस्तो खालके कुरो हो जो एक मानिसको लागि एकदमै महत्त्वपूर्ण छ किनभने कलाले जब एउटा मानिसले कुनै एउटा कला लिन्छ या सिक्छ या उसले त्यसको लागि कुनै पनि ट्रेनिङहरू गर्छ त्यति बेलाखेरि मेन्टल्ली फिजिकल्ली साइकोलोजिकल्ली उसलाई एकदमै महत्त्वपूर्ण हुन्छ उसले त्यो गरिरहेको जस्तो अब एउटा कला भनौँ एउटा नृत्यकला जसले गर्दाखेरि उसले आफ्नो जिउ पनि उसको स्वास्थ्य रहन्छ उसको मेन्टल हेल्थ पनि उसको राम्रो रहन्छ त्यति मात्र नभएर उसले आफूले आफूलाई एउटा अनुशासनमा राख्छ कुनै पनि नराम्रो कुरो गर्दैन या कुनै पनि हानि पुग्ने आफ्नो शरीरलाई हानि पुग्ने काम उसले गर्दैन त्यसले गर्दाखेरि उसले आफूले आफैलाई बचाउँछ आफूले आफैलाई बचाउँदा उसले समाजलाई पनि बचाउँछ जब उ राम्रो भएर हिँड्छ अरूले पनि उसलाई देख्छ सुन्छ अनि ऊ जस्तै हुनाको निम्ति उनीहरूले पनि कोसिस गर्छ अनि कला जब मानिसकोमा एउटा कला छ त्यो प्रस्तुत गर्छ त्यति बेलाखेरि उसले आफूले आफैलाई मात्रै खुसी होइन तर अरूलाई मानिसलाई पनि उसले खुसी बाँड्नसक्छ जस्तो कुनै पनि यो ओल्ड एज होमहरूतिर त्यहाँनिर गएर विचारा बुढाबुढीहरू जसलाई घरदेखि टाढामा राखिएको हुन्छ बिमारी हुन्छ त्यस ठाउँहरूमा गएर उनीहरूले त्यहाँ गएर एउटा कुनै प्रस्तुत गरे भने उनीहरू अत्यन्तै खुसी हुन्छ त्यसले गर्दाखेरि एउटा समाजमा राम्रो उदाहरण भएर आउँछ सो कला चाहिँ एकदमै इमपोर्टेन्ट छ हरेक मानिसकोमा कला भगवानले पनि हामीलाई दिएर आएकै छ तर ओ उ एउटै कुरो हो त्यसमा चाहिँ हामीले चाहिँ प्रतिदिन हामीले चाहिँ त्यसमा परिश्रम गर्नुपर्यो त्यसलाई हामीले निखार्नुपर्यो र कलाले आफूलाई मात्रै होइन आफ्नो परिवारलाई मात्रै होइन तर समाज र देशलाई उन्नति गर्नुको निम्ति एकदमै ठुलो एकदमै ठुलो महत्त्वपूर्ण रोल अहिलेसम्म कलाले पुर्याएका छन्